म चाहिँ स्कुलहरूतिर र धेरै गाउँगर गाउँघरहरूतिर पनि म नृत्यहरू चाहिँ गर्छु तर प्रतियोगितातिर चाहिँ मैले त्यस्तो भागहरू चाहिँ लिएको थिइनँ अहिलेसम्म तर पनि म म गाउँघरहरूतिर चाहिँ नृत्यहरू म गर्छु नेपाली गीतमा म लोक नृत्यहरू म गर्छु र त्यति त्यो गर्दाखेरि चाहिँ म धेरै खुसी लाग्छ किनभने स्टेजहरूतिर गएर त्यसरी हामीले डान्सहरू गर्दा अरूले राम्रो भयोहरू भन्दै हामीलाई भन्छ र धेरै खुसी लाग्छ र गर्व महसुस हुन्छ र आफूलाई फेरि पनि म डान्स गर्छु भन्ने त्यो इच्छाहरू त्यो उमङ्गहरू पनि हामीलाई जाग्छ र त्यसै कारणले डान्सहरू गर्दाखेरि चाहिँ मलाई धेरै खुसी लाग्छ म लोक नृत्यहरू गर्ने गर्छु हाम्रो नेपाली नेपाली गरगहनाहरू लाएर नेपाली पोसाकहरू लाएर त्यसरी गुन्यु चोलीहरू लाएर ढाका साडीहरू लाएर र लाछाहरू लाएर अनि शिरबन्दीहरू धेरै किसिमको गरगहनाहरू हुन्छ नेपालीमा र त्योहरू लाएर चाहिँ म नृत्यहरू मैले गरेको छु निप तर प्रतियोगितामा चाहिँ मैले भाग लिएको छुइनँ तरै पनि गाउँघरहरूमा स्टेजहरूमा म नृत्यहरू गरेको छु र त्यो चाहिँ धेरै असल हुन्छ र हामीहरूलाई धेरै उत्साह जसद्वारा हामीले पाउँछौँ